हाम्रो कालिम्पोङ जिल्लामा चाहिँ अब उब्जनी मुख्य बालीहरू चाहिँ अब धान भयो है चामल उखु पनि हुन्छ अन्त दाल फलफुल तरका तरकारीहरू छ र यहाँ चाहिँ अब चामल चाहिँ अब धान चाहिँ बजारसम्म लानुको लागिलाई चाहिँ अब धान फलाएर धानलाई त अब हामीले चामलमा उयो गर्नुपऱ्यो त्यसो हुँदाखेरि चाहिँ पिन्नु लानुपऱ्यो त्यसको लागिलाई चाहिँ हामीले यहाँदेखि अब मटेली बजार छ त्यति टाडो चाहिँ अब हामीले गाडीमा लिएर जानुपर्छ होइन गाडीमा हुन्छ कि अब स्कुटी बाइकतिर हुन्छ कि त्यहाँ लिएर जानुपर्छ अन्त त्यहनिर पिसेर आएर हामीले खान सक्छौँ र विशेष चाहिँ अब हाम्रो क्षेत्रमा कालिम्पोङ जिल्लामा चाहिँ अब धेरै मात्रामा अब माग रहेको चाहिँ अब त्यही हो फलफुल हो अहिलेको तरकारी सब्जीहरू भयो विशेष यहाँनिर अब काँक्राहरू पनि धेरै मात्रामा फल्छ है बढी माग चाहिँ अब त्यही हो साग सब्जी विशेष चाहिँ अहिले साग सब्जी रायोको साग छ तोरीको साग छ अन्त थुप्रै त्यस्तो अब इस्कुसको मुन्टाहरू भयो इस्कुसहरू भयो फर्सीको मुन्टाहरू भयो उनी यिनीहरूको चाहिँ अब धेरै मात्रामा अब माग छ बोडीहरू भयो अन्त त्यस्तै छ अब त्यत्ति यहाँनिर अब माग रहेको कुरो चाहिँ अब त्यति नै हो साग सब्जी हो र यहाँनिर अब बालीहरू विशेष डिसेम्बर महिनामा चाहिँ अब लगाइन्छ है यसमा अब रेडिस भयो रायो साग भयो